हल्लो ए औ कल गरेको थियौ ए अँ हैन म अलिकति बिजी थिएँ नि त ए हैन हैन त्यत्तिकै घरकै कामहरूमा ए अनि ठिकै छौ ए हजुर हजुर म पनि ठिकै छु यहाँ अनि त कामहरू कस्तो चल्दैछ तिम्रो ए अहिले कहाँ छौ तिमी ए ग्यान्टोकमा छौ ए अँ ए हैन नि म त यहाँ कालिम्पोङमै छु नि ए यत्तिकै बी कम गर्दै बसिरहेको ए अँ ए ए अँ अँ अँ ए कस्को बिहाको लागि ए दादाको ए अँ मैले अस्ति मगाको थिएँ त त्यो मिन्त्राबाट डिएनडीको ए अँ राम्रो क्वालिटीको आएको थियो अब कस्तो फ्याब्रिकहरू पनि एकदम राम्रो हैन पुरा कम्फर्टेबल साइजहरू पनि टक् टक् अब अपटुडेट आएको थियो हैन अनि त लेन्थ पनि ठिकैको आएको थियो कस्तो राम्रो के हो प्रडक्ट नै पुरा मन पर्यो मलाई त ए अँ तिमी पनि अर्डर गर्ने भनेको ए अँ अँ कतिमा पो किनेको थियो हौ सेभेन हन्ड्रेड नाइन्टी नाइन ए अँ प्राइस पनि त्यतिको त ठिकै हो नि नि ए अँ त्यो अब क्लथको फ्याब्रिक हेरेर त प्राइस त एकदम ठिकै छ नि अब हामीले बाहिरतिर किन्यौँ भने त कहाँ पुरा महँगो पर्छ नि त्यहीमाथि अब त्यो कलर पनि जाने हुन्छ हो त्यो के भन्छ मिन्त्राबाट मगाको त कलर पनि जाँदैन रहेछ एकदम राम्रो अनि त फ्युचर युजको लागि पनि अब के हो त्यो चलिरहने टाइपको हुन्छ नि रेगुलर युजको लागि पनि अँ अँ अँ ए ल ल ल ल ए त्यही सोध्नु नै फोन गरेको थियो ए ल ल ल ल ल हुन्छ ए ल ल ल अङ्कल आन्टीलाई नि सोध्दै थियो भन्देऊ है ए ल ल ल